अहिले भारतमा हाम्रो क्यासिटको फिल्म हेर्नु भन्दा क्यासेट पहिला क्यासेटको जमाना थियो क्यासेटको जमानामा पिक्चरहरू हेरिन्थ्यो अहिले धेरै आविष्कार भएको छ कि हाम्रो क्यासेटको जमाना गएको छ फिल्महरू हलमा हेर्नु पाइन्छ त्यस पछाडि युट्युबको जमाना फेसबुकको जमाना छ फेसबुकबाट युट्युबबाट धेरै कुछ हेर्नु पाइन्छ धेरै कुरा सुविधा भएको छ अहिले युट्युब फेसबुकबाट मान्छेहरूलाई के त्यस पछाडि क्रिकेटहरू युट्युबबाट क्रिकेट भलिबल बास्केटबलहरू फुटबलहरू टेनिसबलहरू हरेक किसिमको हक्की के के कुराहरू हेर्नुहुन्छ न्युजहरू फिल्महरू नानीहरूले कार्टुनहरू युट्युबबाट सबै कुराहरू हेर्छ त्यस पछाडि हेरिसक्यो पछि अहिले नानीहरूलाई पनि मोबाइलमा रुची हुनु रुची छन् मोबाइलमा रुची छन्